मैले चाहिँ अहिलेसम्म त्यो जुन क्यामरा हुन्छ है त्यो त्योबाट चाहिँ खिच्न चाहिँ खिचेको छुइनँ तर मेरो फोनबाट चाहिँ मैले धेरै नै फोटोहरू खिचेको हो है अन्त तर यो जुन तपाईँको यो रिल्स सर्टसहरू बनाउँछ नि म त्यो पनि बनाइरहन्छु है आफ्नो पनि अरूको पनि बनाइदिन्छु यो मलाई चाहिँ धेरै नै आसान लागेको छ फोटोग्राफीमा चाहिँ किनकि फोटो फोटो खिच्दा खिच्दै त आफूले एकपल्ट क्लिक गर्यो भइहाल्छ है अन्त भएन भने डिलिट गर्दा पनि हुन्छ तपाईँको तर यो रिल्स सर्टसहरू बनाउँदाखेरि त आफ्नो फोन अथवा क्यामरालाई स्थिर राखेर स्थिर राखेर एकदमै टाइमिङको साथमा मिलाउनु पर्यो है तर अब मलाई चाहिँ धेरै नै साह्रो लाग्छ क्या मलाई यो रिल्स सर्टसहरू खिच्दाखेरि है फोटोग्राफी चाहिँ एकदमै आसान छ